मेरो नाम रजत ठकुरी हो

मेरो माताको नाम मुना थापा हो अनि मेरो पिताको नाम दीपक ठकुरी हो

मेरो पुरा ठेगाना हुन् कापिस डाँडा बिच कमान मङपू दार्जिलिङ पश्चिम बङ्गाल

म अहिले सिलगगढीको शिवमन्दिरमा बसिरहेको छु

मैले अहिलेसम्म पोस्ट ग्रेजुएटसम्मको अध्ययन गरेको छु

मेरो महाविद्यालयको नाम दार्जिलिङ गभर्मेन्ट कलेज हो